पश्चिम बङ्गालमा अब जस्तै मनाइनेहरू चाहिँ थुप्रै चाडबाडहरू छन् हाम्रो सांस्कृतिक अब नेपालीमा चाहिँ जस्तै भयो देउ अब दसैँ भयो तिहार भयो दसैँमा चाहिँ हाम्रो यता चाहिँ नौ दिन एकदम नवरत्न नौ दिन मनाइने गर्छ र त्यो दिन चाहिँ अब त्यो नौरात्रिमा चाहिँ त्यतिभरि मान्छेले चाहिँ लसुन भयो मासु भयो प्याज भयो यिनीहरू सबजनाले कति आदिले मान्छेहरूले खाँदैनन् जति बेला चाहिँ र नौरात्रिको दिन चाहिँ एकदम यसकोमा दुर्गा माताको पूजा गर्छन् र दशमीको दिन चाहिँ यहाँ हामीहरू दसैँको चाडबाड एकदम सबजनाले विजयदशमी जसलाई नेपालीबाट भनिन्छ त्यो मनाउने गर्छ त्यस दिन सबजना घरको ठुलो व्यक्तिहरूले सानो नानीहरूलाई भयो र आफनो आफन्त जति पनि छर छिमेकीहरूको घरमा गएर सबले टिका लगाएर आशीर्वाद थापिने गऱ्यो गर्छौँ र यो दसैँ चाहिँ एकदम रमाइलो चाड हो नेपालीको एकदम रमाइलो चाड हो र दसैँसँग कुनै पन्ध्र दिनबाद औँसीको रातमा जसलाई भन्छ दीपावाली यो तिहार जसलाई भन्छ तिहार मनाउने गर्छौँ तिहारमा पनि एकदम बेसी रमाइलो हुन्छ देउसे भैलेनीहरू खेल्छौँ जसरी अब स्त्रीहरूले भैलेनी खेल्छन् त्यसरी नै पुरुषहरूले देउसे खेल्ने गर्छन् तिहारमा र यति मात्र नभएर चाहिँ यो चाहिँ सबजनाले नै एकदम राम्रोसँगले मनाउने चाडबाड हो दसैँ र तिहार चाहिँ एकदम मान्छेको मनमा रहेको सानो नानीहरूले पनि एकदम पुरा म उनीहरूले मजा लिन्छन् दसैँको लुगा तिहारको लुगा यसरी भनेर र यो चाहिँ एकदम रमाइलो चाडबाड हो नेपालीको संस्कृतिमा र यो पश्चिम बङ्गालमा मात्र नभएर चाहिँ यो दसैँ तिहार चाहिँ जो जो बाहिर बसेका छन् अरू अरू जगातिर बाहिर देशतिर उनीहरूले पनि यो मनाउने गर्छन् दसैँ र तिहार चाहिँ त्यही भएर यो दसैँ र तिहार चाहिँ एकदम रमाइलो चाडबाड हो र दसैँमा जो आशीर्वाद लिने छन् पुर्खा बोजू बाजेहरूकोबाट ल यो पनि एकदम हाम्रो लागि चाहिँ एकदम महत्त्वको एकदम खुसीको कुरा हो किनकि उहाँहरू बितेर गए पछि नि पनि उनीहरूको आशीर्वाद हामीसँग रहने छ र यसरी नै दसैँ पश्चिम बङ्गालमा यसरी नै सबको चाडबाडमा मनाउने गर्छौँ आशीर्वाद लिएर र तिहार जो छ त्यो दसैँ भैलो र यो तिहारमा जो एउटा भाइ भैलिनी जो भाइटिका जो आफ्नो दाजु भाइलाई पनि आफ्नो दिदी बहिनीले भाइटिका लगाउने गर्छन् यसमा सबले रङ रङ विरङको टिकाहरू लगाएर फुलको मालाहरूले घरहरू ढाकेर दाजु भाइलाई पनि फुलको मालाले पूजेर गाईलाई पनि पूजेर कुकुर तिहार गाई तिहार काग तिहार यसरी कुकुर तिहार सबलाई एउटा फुलको मालाले पुज्दै पुज्दै पुज्दै यसरी रमाइलो र रमाइलोसँगले तिहार मनाउने गर्दै गर्ने चलन छ र अगाडि पनि गएर भविष्यमा पनि गएर यसरी नै यो दसैँ तिहारको चाडबाड सुनाउलो होस् सुन्दरसँगले होस् र यति मात्र नभएर अब जो हामी यो तिहार सकिएर जो एउटा आउँछ जनवरी नयाँ सालमा जो माघे सग्राँती भन्छ त्यसलाई जसमा चाहिँ यी नेपाली यो संस्कृतिमा यति पनि हर साल मनाउने गर्छ माघे सग्राँती यसमा चाहिँ अब मान्छेले एकदम हरियालीबाट उयो हरियो परियो नयाँ चिजहरू जस्तै भयो तरुलहरू भयो ताजा ताजा खनेर उनीहरूले बेलुका पकाएर राख्ने गर्छन् र बिहान खाने चलन छ र त्यसमा टिका तरुलको टिका लगाएर तरुलहरू खाएर यो फापर भयो कोदो भयो जो अहिले मजाले अहिलेको मानिसहरू पिसेर मजाले ताजा ताजा त फुरौलो भयो पकौडाहरू भयो त्यो पनि बाँढेर एक दोसरालाई आफन्तहरूकोमा बाँढेर खाने चलन छ यो माघे सग्राँती पनि दसैँ तिहार जतिकै हाम्रो पश्चिम बङ्गालको त महत्त्वपूर्ण एउटा चाडबाड हो